पदयात्रामा मैले नसोचेको कुराहरू देखेँ भन्दाखेरि एकपल्ट जहिले म डुवर्समा ट्रेकिङ गर्दै थिएँ त्यहाँ बगानको बाटो जाँदाखेरि चाहिँ वहाँको गाउँको मान्छेहरूले मलाई रोकेर एकछिन नजानुहोस् भन्दाखेरि चाहिँ एउटा हात्तीको डल्लै झुन्डै बाटो पार गर्दैथ्यो त्यहाँ अब नानीहरू पनि थियो हात्तीको र ठुल्ठुलो विशाल ठुलो हात्तीहरू पनि थियो जसको सुँड पनि पुरा ठुलो थियो र तिनीहरूलाई हेर्दाखेरि मनमा एउटा खुसी पनि थियो एक्साइटमेन्ट पनि थियो तर एउटा डर पनि थियो बा तिनीहरूले के गर्छ कि भनेर पहिलो खेप हेर्दाखेरि अनि जहिले यो ट्रेकिङ गर्दाखेरि फोटो अगर म एक्लै छु भने चाहिँ म एउटा ट्राइपोड लिएर हिँड्छु कि त कहाँ अड्काउने एउटा खोज्छु जहाँ मैले फोन अड्काएर कि त क्यामेरा अड्काएर फोटोहरू खिच्नसक्छु नभए अगर हामी ग्रुपमा छौँ भने चाहिँ त्यही साथीभाइहरूलाई गरेर हामी उयो गर्नुखोज्छु अनि यो अपलोडको कुरा गर्दाखेरि चाहिँ अब कतिवटा फोटो खिच्छौँ हामी जे हामी अपलोड गर्छौँ इन्स्टा फेसबुकतिर तर कतिवटा चाहिँ अब त्यस्तो अपलोड गर्दनौँ तर फ्रेम गरेर चाहिँ घरमै राख्छौँ एउटा यादको लागि